ए दाजु ठिकै हुनुहुन्छ ए होइन मलाई त्यो कि गमला चाहिएको थियो माटोको कि तपाईँको आहिले एभेइलेबल छ ए त्यही त मलाई पचासवटा जस्तो चाहिएको थियो त्यो अर्डर गर्नुको लागि फोन गरेको थियो नि अनि त ए हजुर हजुर त्यही त अनि त ओद अर्को त्यो ऊ यो पनि चाहिएको थियो देवान बनाउनको लागेकी छु कि तपाईँकोमा कस्तो कस्तो ऊ योहरू काठहरू ऊ योहरू छ भनेर नि फोन गरेको हजुर हजुर ए हजुर हजुर हजुर हजुर

ए हजुर हजुर ए हुन्छ त्यही त कस्तो कस्तो ऊ योहरू छ कस्तो राम्रो छ भनेर फोन गरेको थिएँ नि त्यहाँ म तपाईँलाई भन्छु नि ल हजुर ए अँ हजुर हजुर हजुर ए हजुर हजुर ए हुन्छ हुन्छ म आएको आउँदाखेरि म तपाईँलाई फोन गर्छु नि ल हजुर हजुर हजुर

हजुर हजुर हुन्छ हुन्छ त्यसो भए म तपाईँलाई आउँदाखेरि फोन गर्छु नि ल हुन्छ हुन्छ राखेँ